हेलो हेलो हेलो हजुर हजुर सुन्दैछु हजुर हजुर

हजुर तपाईँलाई चाहिँ त्यो ट्रेडिसनल क्लोदिङ भन्नाले कुन प्रकारको सायद एउटा यहाँनिर ट्रेडिसनल क्लोथ्स नेपाली जुन चाहिँ हामी जातीय वेशभुषा लगाउछौँ त्यो छ भोटेहरूको छ होइन तपाईँले भाडामा लिनुहुन्छ कि त्यसलाई किन्नु चाहनु हुन्छ हजुर हजुर फोटो सेसन चाहिँ तपाईँले भाडामा गर्दा हुन्छ हजुर हजुर हजुर होइन होइन सबै नै एभाइलेबल छ तपाईँले जुन जुन जातिको लगाउनु चाहनुहुन्छ त्यो सबै तल टी स्टेट छ त्यसको छेउमा चाहिँ हाम्रो उयो चिया बगानहरू छ अलिकति तल दार्जिलिङ बजारदेखि अलिकिति तल जानु पर्छ त्यहाँनिर चाहिँ तपाईँले भाडामा लुगा लाउनु पाउनुहुन्छ भाडामा दिन्छ त्यहाँनिर भ्यू पोइन्टहरू पनि धेरै छ अनि त्यहाँ लगाएर तपाईँले फोटो सेसन गर्न सक्नुहुन्छ अनि किन्नु चाहनुहुन्छ भने चाहिँ बजारमा गएर एभलेबल छ कतिवटा सप छ अनि तपाईँ आइसकेपछि त्यो सपको नम्बरहरू दिन्छौँ त्यहाँ गएर किन्नु सक्नुहुन्छ ट्रेडिसनल ड्रेसमा जस्तो नेपालीको छेत्री बाहुनहरूले लगाउने चौबन्दी चोलो ढाकाको साडी अन्त तिलहरीदेखि लिएर सबै नै तपाईँले जे जे लाउनु चाहनुहुन्छ लिनु चाहनुहुन्छ किन्नु चाहनुहुन्छ त्यो सबै पाउनुहुन्छ

प्राइस चाहिँ तपाईँले भाडामा लिनुहुन्छ भने चाहिँ तिन सय रूपियाँ गरेर पर्छ एक घन्टाको आवर हिसाबले हुन्छ कति घन्टा तपाईँ लगाएर लगाएर बस्नुहुन्छ भाडामा हुन्छ अब किन्नुको लागि त अलिकिति बेसी नै पर्छ राम्रो लिनुहुन्छ भने आजकल त हेरी हेरी छ दुई हजारसम्मको पनि छ नेपाली उयो साडीहरूदेखि लिएर सबै त्योभन्दा अलिकति कम्ती प्राइसको पनि छ भाडामा लाउनुहुन्छ भने चाहिँ तिन सय रुपियाँ गरेर भाडा पर्छ हजुर पर आवरको चाहिँ तिन सय रुपियाँ एकजनाको हजुर एकजनाको अँ अन्त तपाईँ यता भोटे ड्रेसहरू पनि पाउनु हुन्छ बक्खु हजुर हजुर के भन्नु भयो हजुर हजुर